हेलो म्याडम म वार्ड नम्बर तेह्रबाट विमल छेत्री बोलेको म्याडम यहाँ म्युनिसिप्यालिटी छ हाम्रो वार्डमा पानीको क्राइसिस क्राइसिस भइरहेको छ त्यसको लागि तपाईँहरूले के कस्तो कदमहरू लिनुहुन्छ र उन्नाइस बिस माइलसम्मै पानीको स्कार्सिटी एकदमै डरलाग्दो र आउने दिनमा तपाईँ के कस्तो व्यवस्था गरेर पब्लिक समक्ष राम्रोसित राख्ने हुन्छ